हिजआजको नानीहरू याद गर्दा प्रायः जस्तो बाहिर गएर आजकलका नानीहरूले खेल्दैन जतिसक्दो नानीहरूले घरभित्रै बसेर आफ्नै आफ्नै फोनमा गेम खेल्ने गरेको छ र यो एकप्रकारले हेऱ्यो भने नराम्रो पनि हो तर जतिसक्दो यसले स्पोर्ट्स एउटा स्पोर्ट्स इन्डस्ट्रीलाई प्रोमोट पनि गर्दैछ र हिजो आइ आज याद गरेको गेम दुइटा गेम निकै चलिरहेको छ यहाँ जुन चाहिँ चाहिँ एउटा बिजेएमआई जसलाई चाहिँ हामी पहिला पब्जी भनिन्थ्यो र अर्को चाहिँ तपाईँको मोबाइल लेजेन्ड्स जुन चाहिँ चाहिँ अहिले ब्यान्ड पनि भएको छ र प्रायःजस्तोले खेलेको पनि देख्दिनँ सायद ब्यान्ड भएको कारणले होला र तपाईँको जतिसक्दो अहिले पब्जी चाहिँ नानीहरूले निकै नै खेलेर निकै नै रुचाउने गरेको छ किनकि त्यसमा अब एक्लै खेल्ने गेम होइन साथीभाइसित बसेर चारजाना साथीहरू बसेर मज्जाले बोल्दै खेल्नु सकिन्छ तर जतिसक्दो आजकलको नानीहरूलाई चाहिँ बाहिर खेलेको त्यति देख्दिनँ र जति पनि देखेँ अहिले बाहिर सायद एक दुईजना सायद एक्का दुक्का नानीहरू जतिसक्दो स्केटबोर्डहरू चलाइरहेको देखेको छु जुन चाहिँ चाहिँ बाहिरको वेस्टर्न इन्फ्लुएन्स चल्दैछ तपैको स्केटबोर्ड भयो तपाईँको बास्केटबल भयो त्यस्तो स्पोट्सहरू निकै नै आजकलको नानीहरू खेलेको देखिरहेको छु तर जतिसक्दो अहिले आउटडोर गेम्सभन्दा पनि इन्डोर गेम चाहिँ भित्र छ र तपाईँको आउटडोर गेम्सभन्दा तर इन्डोर गेम्सले पनि कमाउनु अझै सजिलो नै पर्छ किनकि अहिले तपाईँको यो बिजेएमआईको कम्पिटिसनहरू हुँदैछ जसमा चाहिँ सायद खेल्नु सक्नेले कमाउनु पनि कमाउनु सक्दैछ तर नखेल्नुसक्नेहरू त्यतिकै डुलेर जाँदैछ र त्यत्तिकै हराएर जाँदैछ अब तपाईँको स्पोर्ट्समा अब तपाईँले केही गर्नु सक्यो भने एकदमै राम्रो हो तर केही गर्नु सकेन भने तपाईँको त्यत्रो वर्षको ट्रेनिङ त्यत्रो वर्षको टाइम तपाईँको त्यत्रो उयो डल्लै वेस्ट खालि जान्छ किनकि त्यो गेम खेलेको त कहीँ काम आउँदैन जतिसक्दो तर आउटडोर्स वेरएज आउटडोर स्पोर्ट्स खेल्यो भने अब तपाईँले माथिसम्म पुग्नु पनि सकेन हरे तर तपाईँको आफ्नो हेल्थ पनि बनिन्छ एउटा तपाईँको आफ्नो जिउजानमा त्यो अलिकति भए पनि इम्युनिटी आउँछ वेरएज घरभित्र बसेर गेम खेलिरहनु भन्दा सो आजकल जतिसक्दो देखेँ इन्डोर गेम्स र आउटडोर गेम्समा इन्डोर गेम्स चाहिँ बेसी चलिरहेको छ र आउटडोर गेम्स चाहिँ निक्कै नै कम्ती भएको छ